पश्चिम बङ्ग पश्चिम बङ्गालमा हामीले मनाउने संस्कृति संस्थाहरूमा चाहिँ अब दसैँ भयो तिहार भयो बुद्ध ज बुद्ध जयन्ती भयो यता शिवरात्रि भयो अब यस्तोहरू हामीले मनाउने गरेको छौँ दसैँमा हामी दुर्गा पूजा मनाउँछौँ नवरथा नौ दिन मान्छौँ दुर् अनि दस दिनको दिन हामी से सेलाउनु लान्छन् दसैँमा दुर्गा पूजामा अन्त तिहारमा हामी लक्ष्मी पुज्छौँ गाई पुज्छौँ पहिला त्यहाँबाट गोरु पूज्छौँ त्यहाँबाट लक्ष्मी पुज्छौँ घरहरू सफा राख्छौँ घरहरू सिङ्गार्छौँ कलरहरू गर्छौँ त्यस्तोहरू गरेर त्यस्तै छ हाम्रो संस्कृति हाम्रो धर्ममा त्यस्तै गर्छौँ हामी लक्ष्मीलाई धेरै मान्छौँ धेरै पूज्छौँ लक्ष्मीलाई हामी माता भन्छौँ गौमाता भन्छौँ हामी गौलक्ष्मी भन्छौँ गौलक्ष्मीको हाम्रो दुध पनि चल्छ गोबर पनि चल्छ पिसाब पनि चल्छ गौलक्ष् तिहारमा चाहिँ हामी गौमातालाई धेरै मानेर धेरै राम्रो पूज्छौँ गौमाता पूज्छौँ गौलक्ष्मी भन्छौँ अन्त भाइ पूज्छौँ हामीले भाइलाई मान्छौँ भाइ पूज्छौँ काली पूजा मान्छौँ काली पूजा पूज्छौँ हो यस्तोहरू यस्तोहरू संस्कृति छ हाम्रो परम्परामा हाम्रो हिन्दू धर्ममा यस्तै मानेर ल्याएको छौँ बुद्ध जयन्तीमा हामी अब लामा पढाउँछौँ लामाहरूले पढ्नु हुन्छ हामी व्रतहरू बस्छौँ प्रसादहरू बनाउँछौँ पूजाहरू गर्छौँ बुद्ध जयन्तीमा बुद्ध पूर्णिमा भन्छ गुरु पूर्णिमा हो हामी गुरुहरूलाई मान्ने गरेको छ गुरु पूर् गुरु पूजा गर्ने गरेको छ गुरुहरू गुरु पूर्णिमा हो भनेर धेरै मान्छौँ हामी मान्छौँ हाम्रो गुरुहरूलाई मान्ने गरेको छ अनि पूजाहरू गर्ने गरेको छ प्रसादहरू चढाउने गरेको छ भेटी फुल अक्षताहरू गरेर त्यसरी नै हामीले मान्ने गरेको छ बुद्ध पूर्णिमामा पनि दसैँमा हामी प नवरथा नौ दिन मान्ने गरेको छ अन्त टिकाहरू लगाउने गरेको छ नौ दिन दस दिनको दिन हामी टिकाहरू लगाएर मान्छौँ हाम्रो आफ्नो मान्छे परम्परा आफू आफूले मान्ने गुन्ने मान्छेकोमा हामी जाने गरेको छ मान्नुलाई हातमा केही कोसेलीहरू बोकेर पनि लाने गरेको छ लान्छौँ हामी त्यस्तै छ हामीहरू उहिले पुर्खादेखिको चलेर आएको रीति रिवाज अहिले पनि अब अहिलेसम पनि मानिरहेको छ अबको छोरा छोरीले अब उहिलेको पुर्खादेखिको मानेर ल्याएको मान्नै पर्छ दसैँ तिहारहरू हामी त्यसरी मनाउँछौँ